भारत देश संसारको सबैभन्दा पुरानो देश मानिएको देश हो अनि जनसङ्ख्यामा भारत दोस्रो स्थानमा पर्ने पर्दछ भारत देशमा धेरै जात धर्मावलम्बी भएका मानिसहरू बसोवास गर्ने गर्दछन् वृहत् रूपमा बसोवास गर्ने गर्दछन् अनि भारतको सबैभन्दा ऐतिहासिक क्षण भनेको मलाई लाग्छ पन्ध्र अगस्ट उन्नाइस सय सैँतालिस जुन दिन भारत ब्रिटिसबाट एकदम उन्मुक्त उन्मुक्त भएको दिन हो अनि यी स्वतन्त्र आन्दोलनमा मलाई मन पर्ने स्वतन्त्र सङ्ग्रामीहरू हुन् महात्मा गान्धी बल्लभ भाइ पटेल सुभाष चन्द्र बोस यी सङ्ग्रामीहरूलाई म स्मरण गर्न चाहन्छु